ए सुन्नुहोस् त यो टा के अरे ट्रान्सपोर्ट एजेन्सी हो ट्राभल एजेन्सी म तपाईँहरूको तपाईँहरूको गाडी लिएर गएको हामी टुरमा साह्रो असुविस्ता भयो त्यो गाडी त तपाईँहरूको त्यो गाडी त एकदमै खराब त्यो न सिट राम्रो थियो न केही केही केही गाडीमा न बाजा यसो है यसो उयोहरू छ बाजाहरू न हर्नहरू ठिक छ एकदमै असुविस्ता प्रकारले हामी त घुम्नु गएको थियौँ तपाईँको त्यो उयसमा गाडीमा आउँदा पनि बाटोमा पुरा डिस्टर्ब गर्यो घरि पम्चर हुन्छ घरि टायर बस्ट हुन्छ यस्तो अन्त फेरि ड्राइभरले पनि अलिकति हामीलाई जहाँ भाइ एकछिन यहाँ जाऊ न भन्दा पनि नजाने नमान्ने यो खाले एजेन्सी त एकदमै मलाई मनपरेन तपाईँको एजेन्सी यो तपाईँहरूको यो ट्रान्सपोर्ट एजेन्सी त अब अरू पनि टुरिस्टहरू आउनेवाला थिए नि हाम्रो साथीहरू पनि आउनेवाला थिए यस्तो प्रकारले त तपाईँको गाडी ल लिनु त हामीलाई एकदम उयो छ कम से कम गाडी त टिपटप राख्नुहोस् न अनि पो ट्राभेलिङ गर्नु पनि सुविस्ता हुन्छ यात्रीहरूलाई अब त गाडी नै तपाईँको थोत्रे त्यस्तो गाडी पठाइदिनु भएको छ पठाइदिनु भयो हामीलाई अब त्यो त्यति टाइम पनि थिएन गाडी चेन्ज गर्ने हामीले अब पहिला पैसा पनि बुक गरिहालेको थियौँ भरे त यस्तो खाले गाडी पठाइदिनु भयो यस्तो काम नगर्नुहोस् बहुत मुस्किल पर्छ यात्रीहरूलाई अब अलिकति कति जग्गाहरू कच्चा बाटो हुन्छ त्यस्तोमा त तपाईँको गाडी त चढ्दै नचढ्दो रहेछ बहुत धोका भयो हामीलाई म यसरी यो कम्प्लेन गर्दैछु तपाईँको यो ट्राभल एजेन्सीलाई